मैले जानेको सान सानो खुद्रे बजारहरू भनेको चाहिँ अहिले कालिम्पोङ बिहिबारे हाटहरू भयो यहाँनिर तारखोलाको हाटहरू भयो र अहिले सब्जीको भाउ विचारलाई हेर्दाखेरि चाहिँ एकदमै योपालि चाहिँ एकदम सब्जीको भाउ महँगो भएको छ र अर्को अनलाइन सपिङको कुराहरू गर्दाखेरि चाहिँ एउटा राम्रो पनि हो कति सुविधाहरू पनि दिइरहेछ अनलाइन सपिङले तर कतिवटा चाहिँ के हुन्छ भन्दाखेरि अब भनेको जस्तो सामानहरू आउँदैन ठग हुन्छ एकदमै बेसी हाम्रो पैसाहरू गइरहेको पनि छ